हेलो म बबिता बोलेको ए पिकनिक जाने सरसल्लाह गरौँ भन्दै थियो कि साथीहरूले हामी मुर्ती खोलामा चाहिँ पिकनिक जानुपर्ने अरे अन्त अब यो हप्ताभित्रमै जाउँ भन्दैछ कस्तो जानु हौ हामी ड्राई पिकनिक जानु कि उहीँ पकाएर खाने गरी जानु कि त्यो सोध्नु नि भनेर

जाने हामी पन्ध्र सोह्रजना भयौँ कि साथीहरू अनि तपाईँलाई पनि खबर गर्नु नि लु सल्लाह गर्नु कस्तो जानु भनेर सोध्नु लगाउँदैछ साथीहरूले हजुर सवारीमा सवारीमा अटाउँछ होला हौ पन्ध्रजना जति जाडो महिनामा त जाडो महिनामा त निको होला हौ अब चेपाचेप गरेर जाँदा पनि अनि मासुहरू चाहिँ के लानुपर्ने हो इलिस माछा

रिमेम्बरै हुन्छ है हामीहरूले इलिस माछा खाएको थियौँ पिकनिकमा मुर्ती खोला जाँदा भन्ने हुन्छ है लैजाउँ न त खाजा त त्यही हो ब्रेड अण्डाहरू मासु मासु चाहिँ सुँगुरको मासु र रायोको साग लैजाउँ न अब लास्ट सिजन हो सकिन आट्यो सफ्ट ड्रिङ्क हार्ड ड्रिङ्क खानेलाई बोकिदिनु पर्छ कसैलाई वाइन खान्छ होला कसैले ब्रिजर खान्छ भन्दै हुन्छ हुन्छ कम्ती नै लगिदियौँ हुन्छ हुन्छ म अहिले म म तपाईँको घरमा आउँछु कि अनि भेटेर सल्लाह गरौँ न ल हुन्छ हुन्छ हुन्छ हुन्छ म आए आएर तपाईँसँग यहाँ सल्लाह गर्छु भेटेरै